र संस्कृतिसँग सम्बन्धित केही कला अनि शिल्प कपडा साम्यु के के हुन् त भन्नुको लागि चाहिँ त्यही हो संस्कृतिसँग जित्ने अब हाम्रो डोको नाम्लो कोदालो फाँडफुँड गर्ने केही सिक्कल हँसियाहरू र हाम्रो खुरुम्बीहरू भयो दापे खुकुरीहरू भयो अनि शिल्प कपडाहरूमा अब हाम्रो त्यो फेङ्गाहरू भयो दौरा सुरुवाल भयो फेटाहरू भयो र अरू अरू त अब शिल्पसँग सम्बन्धित त अब त कुरोहरू हो र त्यसल् गर्दाखेरि अब चिन्डो ढोल ढ्याङ्ग्रोहरू यिनीहरू सबै हाम्रो ओरमा चाहिँ साम्गीहरूमा आउने हुनाले गर्दा चाहिँ त्यही हो हाम्रो साम्गीहरू चाहिँ